अनि हाम्रो यो जग्गामा हाम्रो

जग्गामा चाहिँ अनि यहाँ बाली है सबै बालीहरू राम्रो हुन्छ है सबैभन्दा बडी मात्रमा राम्रो हुने चाहिँ फसल धान हो अनि त्यो धानलाई अनि धेरै नै त्यसको बिक्री पनि राम्रो छ अनि त्यही कारणले गर्दाखेरि धान चाहिँ एकदमै असल राम्रो हुन्छ किनकि धानलाई जति पानी धानको सबसे भन्दा ठुलो मल नै हो पानी हो अनि जति पानी पुग्छ अनि त्यही जग्गामा चाहिँ एकदमै राम्रो फल्छ अनि धान चाहिँ एकदमै बहुमूल्यमा पनि बिक्री हुन्छ अनि हामीले काम गर्नु पनि अलिकति कठिनै छ है अनि यो जग्गामा अर्को चिज मकै पनि हुन्छ अनि मकैको लागि चाहिँ मकै पनि एकदमै राम्रो फसल हो अनि त्यसलाई राम्रो बहुमूल्यले नै बिक्री हुन्छ किनकि मकै एकदमै राम्रोसँगले त्यसलाई बिक्री हुन सकिन्छ एकदमै राम्रो छ अनि मकैलाई रोप्नुको लागि चाहिँ फर्स्ट खन्नु पऱ्यो जोत्नु पऱ्यो अनि त्यसलाई जोतेर गोरुले जोतेर बाँझो फुटाएर अनि केही दिन त्यसलाई राखेर मल छरेर अनि फेरि गोरु जोत्दाखेरि चाहिँ अनि हाम्रो चाहिँ यता हल सियो भन्छ कतिले हल सियोमा लाउँछ जोत्दै जान्छ गोरुले त्यसको पछाडि पछाडि चाहिँ मकैको दाना एक एकवटा झार्छ र कतिले छरुवा भनिन्छ है छरेर पनि त्यसलाई फर्स्ट जोत्यो अनि त्यस जोते पछाडि त्यसबाट चाहिँ हामीले मकैलाई छर्नु पर्छ छरेर त्यस पछाडि फेरि गोरुले जोत्दै जाँदा चाहिँ त्यो सबै मकैहरू चाहिँ पुरिन्छ अनि त्यस परे पछि त्यो मकै चाहिँ के हुन्छ भने चाहिँ सबै बिउ पलाएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई अलिकति छाँटकाँट गर्नु पर्छ अनि त्यसलाई पछि ठुल्ठुलो भएपछि अलिकति छाँट्दै हेरेर छाँट्नु पऱ्यो ठिक ठिक जग्गामा राखेर अनि छाँटकाँट गरेपछि त्यहाँबाट ठिक ठिक उसको समय भएपछि त्यसलाई गोड गर्नु पऱ्यो गोड बिहान गर्नु पऱ्यो अनि गोडिसकेपछि एकपल्ट मात्रै मकैलाई त्यसको जरा चाहिँ अलिकति खेलाइदिनु पर्छ अनि त्यो जरा खेलाएपछि चाहिँ त्यसलाई त्यतिकै छोडिदिनु पऱ्यो जसमा कि मकैलाई चाहिँ भुइँदेखि चाहिँ दुई इन्च लगभग तिन इन्च जस्तो चाहिँ एकदमै लडाएको हुनु पर्छ मकैलाई छ्याप्पै नै भुइँमा लडाउनु पर्छ त्यसपछि त्यो मकै आफै उठ्छ अर्को जरा पाएपछि त्यसले नयाँ जरा हानेपछि त्यो मकै आफै उठ्छ र त्यो मकै उठ्योपछि त्यसले फल दिन्छ भोलि तेसले लगभग मकैले दुई महिनादेखि लिएर तिन महिनाभित्रसम्म फसल रेडी हुन्छ मकै पाकिसक्छ जब त्यो मकै पाकेर त्यसलाई हामीले घरमा लिएर त्यसलाई छोड्याएर सुकाएर त्यसलाई छोड्याएर हामीले बजारमा त्यससलाई बहुमूल्यमा हामीले बिक्री गर्न सकिन्छ अन्त घरमै पनि हामीले त्यसलाई गाईलाई दिँदा पनि भयो पिसेर मान्छेले खाँदा पनि भयो अनि त्यसको खोले खाँदा पनि भयो जे गर्दा पनि भयो एकदमै बहुमूल्य समय एकदमै राम्रो हुने चाहिँ हाम्रो हुने जग्गामा चाहिँ मकै र धान हो